अँ भन्नुहोस् ए मेरोमा तपाईँको सबै डिजाइनको एभाइलेबल नयाँ नयाँ डिजाइनहरू आएको छ अहिले हो अन्त पेन्टहरू कुर्ताको तिम्रो अहिले पेन्टको डिजाइन भएको आएको छ बेसी मात्रामा छ हो अन्त अन्त दुपट्टा सेट भएकोमा तिमीले कस्तो कस्तो अब तिमीलाई कस्तो कस्तो टाइपको मनपर्छ हो अन्त मेरोमा उयो छ नि आएर हेर्दा हुन्छ नि ल

क्याटालगहरू छ मेरोमा कि नयाँ नयाँ डिजाइनहरू आएको त्यहीँनिर आएर हेर न कस्तो कस्तो मनपर्छ तपाईँहरूलाई कस्तो खालके लगाउनु मनपर्छ कस्तो खालको डिजाइनहरू मनपर्छ सबै नयाँ नयाँ डिजाइनहरू सबै आएको छ राम्रो राम्रो खालके हो अन्त यसो तपाईँहरू आइकन हेर्न सक्नुहुन्छ नि ल उयो साइजहरू तिम्रो साइजहरू अब हेरी हेरी अब तिमीलाई कटन कटनको लगाउनु मन छ भने त्यही टु थाउजन ट्वेन्टी फाइभहरू हो अनि अन्त अर्को त्यही सिम्पलमा लगाउनु छ भने तिम्रो हजार पन्ध्र सयमा पनि पाइहाल्छ दुपट्टासँग चाहिँ अलिकति तिम्रो एक्स्पेन्सिभ पर्छ हेरी हेरी हुन्छ सबै तर अहिले नयाँ सर्टहरूको पनि सर्टहरूको पनि आएको छ हो केटीहरूको नयाँ सर्टहरूको पनि आएको छ अहिले राम्रो राम्रो खालके छ त्योहरू पनि हेरेर लान सक्नुहुन्छ नि ल हुन्छ